लकडाउनको कुरा गरौँ भनेदेखि चाहिँ नि हामीले लकडाउनमा के के पकाउनु हामीले कोसिस गऱ्यौँ भनेर भन्दाखेरि लकडाउनमा त अब त्यसै पनि सब्जीहरू पनि बिहानै लिनु जानु पर्थ्यो दुःखै थियो स्पेसल घरमा पकाएर खानु पैसा रुपियाँ छैन कामदाम छैन कति मान्छेलाई दुःख हुन्थ्यो अन्त त्यसले गर्दाखेरि यो लकडाउनमा चाहिँ अरू कुरोको केही नभए पनि मैले दुध चाहिँ हाम्रो घरमै आउँथ्यो बिचरा भाइले जति हामीले थाप्दाखेरि पनि हुन्थ्यो दुध अनि हामी दुध चाहिँ धेरै नै थाप्थ्यौँ हामीहरू तिनजना मात्रै थियौँ लकडाउनमा त्यसले गर्दा हामी बुढापाका के गर्नु र भनेर चाहिँ मैले मज्जाले गाईको दुध चाहिँ पकाएर त्यहाँदेखि बस्तीको चामललाई धोएर पखालेर त्यहाँदेखि चाहिँ अन्त त्यहाँ हालेर दुधमा हालेर अनि ल्वाङ तिन चारवटा अनि दुइटा जस्तो तेजपत्ता अनि त्यसको बादमा चाहिँ मैले त्यसमा चाहिँ अब घरमा सुगरको मान्छे अन्त मैले सुगर फ्री नै हाल्थेँ हल्कासँगले सुगर फ्री हालेर अनि त्यसमा चाहिँ काजु अनि किसमिस चाहिँ हाल्नु पाउँदैन थियो अन्त काजु हालेर अन्त सानो नरिवल हालेर चाहिँ खिर पकाएर चाहिँ मज्जाले हामीले धेरैपल्ट यो लकडाउनको टाइममा चाहिँ खिर पकाएर चाहिँ धेरैपल्ट खायौँ र यो खिर प्रका पकाउने प्रयास चाहिँ मैले थुप्रै थुप्रै गरेँ गुँड हालेर पनि पकाउने प्रयास गरेँ अब चिनी नखाएर गुँड पनि हालेर एक दुईपल्ट पकाएँ मिठो लाग्यो गुँडको पनि मिठो लाग्यो खिर अनि त्यसमा अब चिनी त हामी प्रायः खाँदैनौँ र सुगर फ्री हालेर मिठो हुन्छ है कतिजनाले सुगर फ्रीको मिठो हुँदैन भन्छ तर सुगर फ्री हालेर पनि खायौँ हामीले लकडाउनको टाइममा चाहिँ खिर पकाएर चाहिँ धेरै खायौँ र यो लकडाउनको चाहिँ यो यादगार छ मेरोमा चाहिँ खिर पकाएर खाने